हेलो यो पालि पिकनिक नजाने कहाँ जाने अनि

अनि तपाईँलाई थाहा छ नि लेस खोलामा अहिले पिकनिकहरू खानु दिन्छ दिँदैन ए त्यसो भने हामी कहिले जाने अनि पिकनिक चाहिँ छब्बिस जनवरीतिर कतिजना कतिजना हुन्छौँ होला पिकनिक खेल्ने ए अनि त्यहाँनेरि कस्तो छ जगाहरू चाहिँ हजुर

हजुर हुन्छ एक एक पल्ट हामी सबजना भेटेर जानु पर्छ घुम्नु पर्छ बल्ल बल्ल भेट भेट हुन्छ अब के के पकाउने अन्त उयोहरू खानाहरू हजुर हजुर अनि ग्यास सिलिन्डर लानु पर्छ कि चुला जलाउनु पर्छ हजुर हजुर अनि के हरे पानीहरू चाहिँ खोलाको पानी चलाउने

हजुर अनि गानाहरू पनि यसो चाहिँ गानाहरू त बजाउनु पर्छ तर गानाहरू चाहिँ कसलाई भन्नु पर्ने डेक हजुर ए गाडी बुकिङ गरेर गाडी रिजर्भ गरेर जाने ए बसमा हुन्छ त हजुर हुन्छ भरे भेलितिर सल्लाह गर्न आउँछु नि